म सिरप अङ्कल मलाई एउटा ट्याक्सी चाहिएको थियो किनकि म सिलगढी जानुआँटेको थियो तर मेरो ट्रेनै मिस भयो मेरो त काम थियो सिलगढीमा त्यही भएर तपाईँलाई फोन गर्नुभएको अब तपाईँ अब बिजी छैन भने मलाई एउटा गाडी पठाइदिनु होस् न मलाई सिलगढी जानु छ नि त अनि मेरो सामानहरू पनि यति छ अनि गाडीको त्यो यो त्यो त्यही भएर मलाई एउटा गाडी पठाइदिनु होस् न है ल अङ्कल मेरो आमाआप्पाहरू पनि ट्रेनमा गएको थियो मेरो त ट्रेन लेट भयो अब त्यसको बाद अन्त आमा आमाहरूले छोड् छोडियो म त बैनी बैनी र म अन्त नाना मात्रै छ यहाँ त नाना नाना म अन्त बैनी छ यहाँ बसिरहेको छु र तपाईँहरू भन्नु भन्नु अब खर्च हुन्छ अब कति दाम भन्नुहोस् न ट्याक्सीको यहाँ हामीलाई जानु छ सिलगढी पुर्याइदिनु होस् न एउटा ट्याक्सी अब गरिदिनु त्यहीपछि हामीलाई छिट्टो पनि पुग्नु छ नि त अब घर अब राति भयो भने हात्तीहरू निस्किन्छ बाटोतिर ल अङ्कल छिटो गरिदिनु होस् छिटो आउनु अङ्कल अलिकति छिटो आइदिनु